हामीले हाम्रो जीवनयापन चाहिँ यसरी सुरु भएको छ मेरो श्रीमान चाहिँ बाहिर अफिसमा गएर काम गर्नुहुन्छ म चाहिँ घर चलाउँछु हाउसवाइफ भए नै हो हाउसवाइफ भएरै घरको चलाउँछु हाम्रो जीवनयापन यसरी तयार भएको छ मेरो श्रीमानले बाहिरबाट कमाएर ल्याउनुभएको पैसाले नै यसरी नै हामी घर चलाउने तयार गरेको छौ